अब मान्छे चाहिँ अब आफ्नो जहिले पनि आफ्नो रुटसँग आफ्नो ओरिजिनसँग चाहिँ किन अब जोडिन चाहनु हुन्छ भन्दा चाहिँ अब आफ्नो ओरिजिन भनेको आफ्नो नै हो आफ्नो रुट भनेको रुट नै हो है जुन जराबाट आयो त्यही जरालाई त अब उखालेर फ्याँक्नु भएन नि त अब हामी जस्तो अब जन्मेको छौँ होइन अब अब जुन चाहिँ अब हाम्रो मूल रूप छ त्यसलाई त अब कसले पनि बिर्सँदैन अब बिर्सन्छु भन्दा पनि अब बिर्सनु नि मान्दैन किनभने आफ्नो आफ्नो रुट बिर्स्यो भने चाहिँ आफ्नो मान्छेको भेल्यु बुझ्दैन जस्तो लाग्छ मलाई चाहिँ मान्छे भएर मान्छेलाई बुझ्नु सक्दैन जस्तो लाग्छ अब आफ्नो ओरिजिन नै अब सब से भन्दा ठुलो कुरा हो नि त आफू अब आफ्नो रुट बिर्स्यो भने त्यो रुख त अब स्ट्रङ भएर जाँदैन नि त अब भत्किएर जान्छ त्यसले गर्दा चाहिँ अब मान्छेले चाहिँ प्रायोरेटी चाहिँ अब आफ्नो मेन ओरिजिनलाई दिएको जस्तो लाग्छ